हाम्रो दार्जिलिङ क्षेत्रको अब सानसानो बजारहरूको कुरा गर्दाखेरि चाहिँ अब यो नयाँ मार्केट खोलेको छ नयाँ मार्केट भयो तपाईँको यो बिचगल्ली भयो अनि तपाईँको यो अहिले यहाँ मार्केट भन्दाखेरि तपाईँको अहिले त यहाँ प्रायःजस्तो रिलायन्स स्टोरहरूले नै खाइरहेको छ त्यसलाई पनि मार्केटै भनेर भन्दैछ हो अनि बिग बजारहरू भन्छ तपाईँको ठुलो मार्केटै हो यो पनि तपाईँको बिचगल्लीभित्र पनि तपाईँको सानो सानो भाग गरेर धेरै मार्केटहरू खोलेको छ जहाँनिर तपाईँको यो सुन मार्केटहरू छ तपाईँको यहाँ सब्जी मार्केटहरू छ त्यति नै छ तपाईँको मार्केटहरूमा चाहिँ अनि तपाईँको यो अहिले यो मार्केटहरू भन्दाखेरि अहिले यो सब्जी तरकारीहरूमा धेरै अब मोलभाउ घट्दै बढ्दै आएको छ टमाटरको दाम पहिला अलि एक सौ दुई सौ पुगिसकेको थियो अहिले घटेर यहाँ कस्तो कम्ती भएको छ हो त्यसरी नै अहिले प्याज बढेर कहाँ पुगिसकेको तपाईँको त्यसले गर्दाखेरि अब जे पनि अब आउने जाने अब उसहरूमा पनि अब धेरै असुविधा हुन्छ तपाईँलाई हो अनि जस्तै गर्दाखेरि अब यो अनलाइन सपिङहरू गर्नुहुन्छ अनलाइन सपिङहरूमा पनि अब राम्रो प्रडक्टहरू त तपाईँको राम्रोसँगले आउँछ अनि तपाईँको यो अनलाइन सपिङ मेसो फ्लिपकार्टहरू हुन्छ यो के के अनलाइनहरू हामीले सपिङहरू गर्छौँ अनि त्यतिखेर पनि अब कोही कोही त राम्रो आउँछ तपाईँको लुगाहरू फाटाहरूको क्वालिटीहरू राम्रो हुन्छ तर प्रायःजस्तो तपाईँको नराम्रै आएको देखेको छु मैले यसो अब मेरो एक्पेरियन्समा चाहिँ तपाईँलाई भनेको अनि जुत्ताहरू हेर्दाखेरि पनि तपाईँको अब साइजहरू अब धेरै अब सानो सानो साइजहरू त क पाउन मुस्किलै छ तर ठुलो ठुलो साइजहरूमा चाहिँ तपाईँको अब राम्रै पाउनुहुन्छ अनि अनलाइन सपिङले गर्दाखेरि त्यो सै राम्रो छ कि हामी टाढो बस्नेहरू बजारदेखि हामी टाढो बस्नेहरूलाई चाहिँ गाडी भाडाको सुविस्ता भयो गाडी भाडा परेन तिर्नु घरमै आइहाल्छ तपाईँको ठिक कम्ती पैसामा सामान पनि घरमा आइहाल्छ अनलाइनले गर्दाखेरि अब रिजनेबल छ पैसाअनुसारै तपाईँको सामान पनि पाउँछ हामीले अनलाइनबाट त्यति नै हो अब